मेरो बगैँचाको बगैँचाको बेडामा कोपी ब्रोकौलीसँगै रोप्ने हो आलु आलु र के अरे साग एउटै उ रोप्ने हो धनियाँ छुट्टै रोप्ने हो धनियाँ चाहिँ छुट्टै रोप्ने हो फेरि सिबी पनि छुट्टै रोप्ने हो इस्कुस पनि छुट्टै रोप्ने हो सँगसँगै रोप्ने भन्ने कुरो चाहिँ ब्रोकौली बन्दकोपी र ब्रोकौलीहरू चाहिँ अब सँगसँगै रोप्दा भइगयो फुलकोपीहरू सँगसँगै रोप्दे भइगयो साग साग र आलु छेउछेउ छेउछेउ आलुको छेउछेउ छेउछेउमा साग लगाउनु पर्यो साग लगाउँदाखेरि फेरि सिबी छुट्टै रोपिन्छ अन्त के अरे ब्रोकौलीहरू चाहिँ ब्रोकौलीहरू चाहिँ सँगसँगै रोप्दा भइगयो अरू चाहिँ बगैँचामा चाहिँ सिबीहरू त्यो धनियाँहरू चाहिँ एकदमै छुट्टै छुट्टै छुट्टै छुट्टै गर्दा भइगयो सँगै रोप्ने भनेको धनियाँ र धनियाँ धनियाँ ए आलु आलु कोपी